घरभित्र योगा गर्न र बाहिर गर्नुमा धेरै भिन्नता छ किनभने बाहिर छतमा गऱ्यो भने चाहिँ एकदम राम्रो हुन्छ किनभने बिहान बिहान एकदम फ्रेस हावा हुन्छ माइन्डलाई पनि एकदम फ्रेस हुन्छ जिउलाई पनि एकदम राम्रो हुन्छ त्यसले गर्दा त्यहाँ बिहान बिहान गऱ्यो भने चाहिँ छतमा योगा गर्यो भने चाहिँ एकदम राम्रो त्यसले चाहिँ हाम्रो जिउलाई एकदम राम्रो गराउँछ दिमागलाई एकदम शान्त दिन्छ जस् जुन चाहिँ जुन चाहिँ नराम्रो सोचहरू हुन्छ हो त्योहरू हटेर जान्छ राम्रो सोचहरू आउनु थाल्छ बाहिर खुल्ला हावाहरू आउँछ त्यो खुल्ला हावाले गर्दाखेरि आफ्नो फ्रेस हुन्छ र घरभित्र गर्यो भने चाहिँ गुम्सेर एकदम गुम्सिएको हुन्छ त्यो चाहिँ त्यहाँबाट चाहिँ एकदम हवा आउँदैन हवा छिर्दैन त्यसले गर्दाखेरि चाहिँ हाम्रो जिउमा पनि अलिक असरहरू पर्छ त्यसले गर्दाखेरि एकदम असरहरू पर्छ हाम्रो जिउमा र त्यो घरभित्र नगर्नु नै राम्रो हो त्यसले त घरभित्र गऱ्यो भने गुम्सिएको हुन्छ पुरा त्यहाँ त जगा पनि हुँदैन राम्रो बाहिर गर्यो भने एकदम राम्रो हो एकदम राम्रो हो किनभने त्यो त्यसले गर्दाखेरि आफ्नो जिउमा आफ्नो राम्रो थिङ्किङहरू ल्याउँछ दिमागमा राम्रो सोचहरू ल्याउँछ त्यस त्यो गर्दाखेरि एकदम राम्रो हाम्रो लागि चाहिँ आकाशहरू खुल्ला हुन्छ चराहरू उड्दै गरेको हुन्छ एकदम राम्रो बिहान झन् चार बजी उठेर गर्यो भने झन् राम्रो आफ्नो दिमागको लागि किनभने त्यतिखेर एकदम शान्त हुन्छ हल्ला खल्लाहरू हुँदैन शान्त भएर ध्यानहरू गर्न सक्छौँ योगाहरू गर्न सक्छौँ योगा गर्यो भने चाहिँ एकदम हाम्रो लागि चाहिँ एकदम राम्रो हो जिउको लागि पनि दिमागको लागि पनि हाम्रो जुन चाहिँ अङ्गहरू तन्केको हुँदैन म त्यो अङ्गहरू तन्केर जान्छ हामी बढ्न सक्छौँ राम्रोसँग राम्रो हुन्छ हाम्रो जिउ जताभावी पनि जे पनि गर्न सक्छौँ जुन चाहिँ हामी काम गर्छौँ त्यतिखेर थाक्दैन एकदम राम्रो हुन्छ जिउ दिमागहरू एकदम राम्रो भएर जान्छ है अनि घरभित्र ठाउँ नभएर होला हावाहरू नपसेर होला त्यहाँ एकदम राम्रो पनि हुँदैन हल्ला खल्ला हुन्छ गुम्सिएको हुन्छ हावाहरू छिर्दैन एकदम केही हुँदैन त्यहाँ घरभित्र चाहिँ त्यहाँ बाहिर गरेको चाहिँ एकदम राम्रो हो त्यो वातावरणले गर्दाखेरि बाहिरको वातावरणले गर्दाखेरि हाम्रो जिउमा एकदम राम्रो गराउँछ हाम्रो जिउलाई एकदम राम्रो गराउँछ